मैले नेपाली भाषाबाट वा यसमा अनुवाद गरेको छु हामीलाई क्लासमा सरले इङ्लिसबाट कविताहरू दिनुहुन्थ्यो र हामीले यसलाई नेपालीमा अनुवाद गरेको छौँ धेरै गरेको छौँ यसरी नेपालीमा अनुवाद हा मलाई यस्तो अनुवाद गर्नु धेरै मनपर्छ नेप सरले क्लासमा इङ्लिसबाट दिनुहुन्थ्यो र हामीले नेपालीबाट त्यसलाई अनुवाद गर्थ्यौँ हामीलाई यो गर्नु धेरै मलाई चाहिँ यो गर्नु धेरै मनपर्छ र मैले नेपाली बाहेक अन्य भाषाहरू पनि मैले सिक्नु पाउने मौका पाएँ मैले र हामीलाई त्यो इङ् इङ्लिसबाट दिँदाखेरि हामीलाई नेपालीमा फर्स्टमा त गर्नु धेरै असुविधा परेको थियो र सरले आस्ते आस्ते मजाले यस्तो हो भनेर बुझाएर सिकाइदिनु भयो र हामीले त्यो सिक्यौँ र हामीलाई धेरै त्यो सिकेपछि हामीलाई चाहिँ त्यो अनुवाद गर्नु धेरै राम्रो लाग्यो र त्यस्तोहरू धेरैपल्ट सरले दिनुहुन्थ्यो क्लासमा आएर र हामीले गर्थ्यौँ हामीलाई त्यस्तो गर्नु धेरै राम्रो लाग्न थाल्यो त्यहाँबाट र हामीलाई क्लासमा सरले एक एकजनालाई त्यस्तो गर्नु दिनुहुन्थ्यो जो अब सरले गराउँदै गर्दाखेरि चाहिँ जो सरको क्लासमा सरलाई डिस्टर्ब गर्थ्यौँ त्यसलाई चाहिँ सरले गर्न दिइहाल्नु हुन्थ्यो उठाएर हामीलाई यो नेपालीको क्लासमा चाहिँ धेरै रमाइलो लाग्छ किनकि हामीलाई सरले राम्ररी बुझाएर सिकाएर गराउनुहुन्छ गराउनुहुन्छ र हामीलाई चाहिँ यो नेपालीबाहेक हामीलाई यो अनुवाद गर्नु दिँदा चाहिँ हामीले नेपालीबाहेक अन्य शब्दहरू पनि मैले सिक्नु पायौँ पाएँ त्यसको मौका पाएँ मैले मलाई चाहिँ नेपाली भाषा धेरै मनपर्छ